आफूलाई मनपर्ने कुनै लेखकको कुरा गर्नुपर्दा मलाई अति नै मनपरेको लेखक डक्टर इन्द्रबहादुर राई हुनुहुन्छ र उहाँको मलाई लेखनशैली एकदमै मनपर्छ र उहाँको भनाइ मान्छेले एकपक्षलाई मात्रै होइन थुप्रै पक्षहरूलाई थुप्रै प्रकारले हेर्नुपर्छ भन्ने कुरा जुन तेस्रो आयाममा कुरा गर्नुभएका थिए सम्पूर्णता भन्ने कुरा मान्छेले एउटा व्यक्तिले अर्को व्यक्तिलाई एउटै पक्षले मात्र नहेरेर त्यो मान्छेलाई धेरै पक्षबाट हेर्न सकिन्छ अथवा एउटा चिजलाई एकै दृष्टिकोणले मात्रै हेरेर होइन थुप्रै दृष्टिकोणले हेर्न सकिन्छ भन्ने कुराले म धेरै प्रवाभित छु र उहाँका कृतिहरूको कुरा गर्नुपर्दाखेरि आज रमिता छ भन्ने उपन्यास जो उहाँले एउटै मात्रै लेख्नुभयो र उहाँका बितेका कुरा कथा सङ्ग्रह कठपुतलीको मन कथा सङ्ग्रह

अर्थहरूको पछिल्तिर उपन्यासका आधारहरू समालोचना र पहेँलो दिन नाटक आदि इत्यादि उहाँहरूको कृति हुनुहुन्छ